विशेष है हालैमा मैले एउटा मार्केटबाट एउटा बेडसिट त लिएको थिएँ जो मैले मार्केटबाट लगेबापत अब घरमा लगेर चाहिँ मैले युज गरेँ एक दुई दिन बादमा युज गर्दा चाहिँ मलाई यस्तो फिल भयो कि यो बेडसिट चाहिँ अब घटिया किसिमकै भनौँ न है अब नराम्रो लाग्यो है त्यसले चाहिँ अब मलाई त कतिवटा कुरामा चाहिँ इन्डिङ दिन्छ जस्तो लागेन अन्त यो बेडसिट त मलाई एकदमै नराम्रो क्वालिटीको नै लाग्यो